पश्चिम बङ्गाल राज्यको संस्कृतिमा इतिहास विशेष गरेर इतिहासको ठुलो अहम भूमिका रहेको छ र यसमा हामीले हाम्रो पश्चिम बङ्गालमा धेरै ऐतिहासिक स्थल छ र भूगोलबाट पनि हामी त्यहाँनिर धेरै यो पाउनसक्छौँ हाम्रो पश्चिम बङ्गालमा भौगोलिक दृष्टिकोणले पश्चिम बङ्गाल एउटा यस्तो राज्य हो जहाँ पर्वत क्षेत्र पनि पर्छन् पर्वतीय क्षेत्र र समतल क्षेत्र पनि पर्छ